छब्बिस एप्रिल उन्नाइस सय चौहत्तर सोह्र अक्टोबर उन्नाइस सय एकउन्न अठार अगस्ट उन्नाइस सय अठासी पन्ध्र डिसेम्बर उन्नाइस सय अठसट्ठी पन्ध्र अगस्ट उन्नाइस सय एकहत्तर